तपाईँले सब्जीहरू ल्याउनुभएको छ अहिले दोकानमा छ ऊ यो टमाटर चाहिँ कसरी किलो छ हौ अहिले

ए ऊ योहरू चाहिँ त भिन्डीहरू चाहिँ

करेला एक सय पुगेको पुरा महङ्गो पो रहेछ त अनि त टमाटर टमाटर त अनि त अहिले त पचास पुग्यो भन्दैथियो त हौ पचास रुपियाँ गरेर राखिदिइराख्नु न हजु हजुर ए हामी त कहाँ सधैँ लानेहरू अनि त हामीलाई त पचास रुपियैँ गर्नुहोस् न ल

पचास गर्नु न हौ हामी बजारबाट कहाँ कहाँबाट छोडी छोडी तपाईँकोमै आउँछु अनि त

पच्पन्न पनि हुँदैन

साठी म त महङ्गै लाग्यो नि त

सत्तरी त कहाँ हौ सत्तरी पनि महङ्गो भयो नि हौ र त म त तपाईँकैबाट लगिबस्छु हो ऊ यो के भन्छ र त मेरो घरमा त पुरा चाहिन्छ सब्जीहरू ऊ योहरू बेसी मान्छे छ हो

त्यसो भए यसो गरौँ न त करेला भिन्डीहरू त साठी गरेर लाइदिनुहोस् कि नाफा हुन्छ नि हौ किन हुँदैन दोकानेलाई किन नाफा नहुनु हुन्छ हुन्छ मलाई नि छानेर राखिदिई राख्नुहोस् राम्रो कि म एक किलो भेन्डी एक किलो एक एक किलो टमाटर चाहिँ दुई किलो जस्तो राखिदिनुहोस् न ल हुन्छ अहिले म आएर छान्छु कि तर दाम चाहिँ अलिक मिलाइदिनुहोस् न ल अँ हुन्छ हुन्छ हुन्छ बहिनी अहिले आउँदै छु कि अहिले राखेँ ल हुन्छ हुन्छ